हाम्रो क्षेत्रमा चाहिँ जलवायुले चाहिँ प्रभाव पारेको छ र पहिला अलैँची अदुवा सुन्तला एकदम राम्रो हुन्थ्यो र अहिले चाहिँ किरा फटेङ्ग्राले धेरै नोकसान पुऱ्याउँछ र त्यसले गर्दाखेरि चाहिँ हामीलाई धेरै नोकसानी हुन्छ र यो सुन्तलाको खेतीमा धेरै किरा फटेङ्ग्राले गर्दा दबाई पानीहरूको उपलब्ध गर्नु पर्छ अदुवामा धेरै प्रकारको दबाई पानीको प्रयोग गर्नु पर्छ र अलैँचीमा धेरै कष्ट पनि छ अलैँची रोप्दाखेरि त्यसलाई रोप्नु पऱ्यो वर्षाको टाइममा र त्यस अलैँचीलाई रोपिसकेर गोडगाड गर्नु पऱ्यो फल्ने टाइमसम्म धेरै कष्ट हुन्छ र खडेरीले चाहिँ हामीलाई धेरै असुविधा पाउँछ र त्यस खडेरीले गर्दाखेरि चाहिँ हामीलाई किरा फटेङ्ग्राले धेरै दुःख नोकसान पुऱ्याउँछ र त्यसले नोकसान पुऱ्याएको कारणले गर्दा चाहिँ हामीले धेरै कष्ट झेल्नु पर्छ र अब जस्तै धानको खेती लगाउँदा पानीको कमी हुन्छ र खडेरी पर्दाखेरि धान गोडेर धान गोड्दाखेरि किरा फटेङ्ग्राले नोकसान पारेकोले बडी क्षति हुन्छ र असिना पानीले धेरै बिगारेको हुन्छ त्यस बिगारले गर्दा हामीले धेरै कष्ट गर्नु पर्छ धान रोपेकोदेखि फलिन्जेलसम्म दुई तिन पल्ट सबै त्यसलाई रोप्नु पऱ्यो गोड्नु पऱ्यो र झार जङ्गल निकालेर त्यसलाई पानी र कुलोहरू काटेर ठिकसँग पानी लगाउनु पऱ्यो जस्तै अलैँची रोप्दाखेरि अलैँचीमा पनि पानी लगाउनु पऱ्यो र खडेरी पर्दाखेरि हामीलाई धेरै पानीको अभावले गर्दा धेरै असुविधा हुन्छ र अब त्यसलाई हामीहरू एक मात्र उपाय चाहिँ हामीहरू बाँच्नको लागि हट हाउस बनाएका छौँ र त्यस हटहाउसले पनि राम्रोसँग हाम्रो इन्तजार हुँदैन जोगाड हुँदैन र दुःख सुख हामीले यस हटहाउसमा राखेर सेपसापमा राखेर हामीले काम गर्नु पर्छ र असिना तुफानले यस्ता बाधाहरू धेरै ल्याउँछ र हामीले धेरै सामना गर्नु पर्छ